मैले दुई महिना अगाडि मेरो वासिङ मेसिन किनेर घरमा ल्याएको थिएँ कि त्यो वासिङ मेसिनको चाहिँ मलाई एकदमै सबै काम मन पर्यो के त अब जस्तै अब लुगा मैले धोएँ मैले केही कामको लागि बाहिर गएँ अब आउँदाखेरि धोएर पनि पखालिएर पनि त्यो ड्राई भएर पनि आफैँ अफ भइरहेको हुन्छ अन्त अर्को कुरो के हो भन्दाखेरि चाहिँ अब मैले अब बेसी मात्रामा अब काम भ्याए होइन मैले त्यसलाई अब अफ अन् गरिरहनु परेन अन्त अर्को कुरो भने ड्राई एकदमै राम्रो हुँदो रहेछ त्यसमा चाहिँ अब यस्तो चिसो टाइमतिर लुगाहरू सुक्दैन अब यसमा चाहिँ ड्राई गरे पछि चाहिँ अब लुगा हामीले हावामा सुकाउनु मात्रै पर्छ एकपल्टमै त्यो सुकिहाल्छ त्यो चाहिँ मलाई एकदमै मन पर्यो अन्त मैले काम पनि भ्याउने भएँ अरू अन्त मैले अब मलाई डर भएन अब त्यसमा त्यो पानी हालिरहनु पर्छ अब त्यो फेरि ड्राइको उयसमा हालेर फेरि ड्राई गरिरहनु पर्छ भन्ने पनि परेन मैले नानीको लुगाहरू पनि मैले अब त्यो अरू मेसिनमा जस्तो घरी घरी निकाल्दै हेर्दै गरिरहनु परेन त्यसमा एकदमै सफा एकदम क्लिन हुँदो रहेछ अनि मलाई त्यो पनि मन पर्यो अनि बेसीमा बेसी चाहिँ मलाई यो मेसिनको चाहिँ यति नै मन पर्यो कि मैले अब सधैँको भन्दा चाहिँ एकदमै ज्यादा काम भ्याउनु प सकेँ के त अब मेसिनले गर्दाखेरि चाहिँ